ए हजुर समीर दा हजुर नमस्ते हजुर मुस्तफा बोल्दैछु म ए एउटा काम थियो हौ सुन्नुहोस् न हजुर त्यो भोलि मलाई दिल्ली जानुपर्ने छ कि हजुर अन्त त्यसको लागि त मैले फ्लाइट हेरेँ कि अन्त भोलि नै जानु छ मलाई त अन्त फ्लाइट मेरो पायो भने रातिको एक बजी नै पाउनेरहेछु के गर्नु हौ कन्फर्म गरिदिनु ए हुन्छ कन्फर्म त गरिदिन्छु कि तर एउटा चाहिँ रिक्वेस्ट थियो हौ तपाईँसित हजुर तपाईँ पनि हिँडिदिनुहोस् न म त्यत्रो एक्लै त्यत्रो राति कसरी जानु भन्नुहोस् त नयाँ नयाँ जग्गा हो म चिन्दिनँ पनि कहाँ हो कसो हो फेरि म सुन्छु कि दिल्लीमा फेरि चोरहरू पनि पुरै छ अन्त तपाईँ हिँडिदिनुहोस् न हजुर तपाईँ हिँड्नुहोस् न सब तपाईँको सब खर्चहरू मै उठाउँछु नि

हजुर के गर्नु अब त्यो खर्चमा एकजनाको त्यही चार पाँच हजार लाग्छ होला तबो तर म तपाईँलाई दिउँला केही छैन त्यस्तो कुरा तपाईँ हिँड्नुहोस् न हजुर राति त गाडी पाउँछ जस्तो लागेन मलाई त्यत्रो बजीतिर हो अन्त म तपाईँलाई हामीसँगै खानासाना खानुपर्छ सब कुरा गरेर अन्त तपाईँ त्यहीँ होटलमा स्टे गर्नुहोस् न एकदिन त सक्नुहुन्छ होइन हजुर त्यो होटलको पनि म बात गरिहाल्छु तपाईँ त्यहाँ स्टे गर्नुहोस् म बाह्र साँढे बाह्रतिर फ्लाइटमा गइहाल्छु हजुर अन्त तपाईँ त्यहीँ बस्नुहोस् ए हजुर तपाईँको घरमा सबजना ठिकै छ अन्त ए हुन्छ त्यो सुन्नुहोस् न अन्त त्यहाँको गाडीको भाडाहरू कस्तो छ हौ मतलब हाम्रो यहाँ गाउँको जस्तै छ अलिक सस्तै कि महँगो छ त्यतापट्टि महँगो छ ए त्यसो भने बजट बढाएरै जानुपर्ने रहेछ है ए हजुर हुन्छ हुन्छ अब त्यो त एक्टिभ सहर हो त्यहाँ त राति रातितिर पनि गाडीहरू चल्छ नै होला होइन चल्छ ए तर दिनभन्दा ज्यादा भाडा राति लान्छ ए हजुर हजुर हुन्छ हुन्छ त्योहरू अब हेर्नै पऱ्यो अब के गर्नु जरुरी काम छ जानै पऱ्यो हुन्छ यसो गर्नुहोस् न तपाईँ भोलि बिहान आइपुग्नुहोस् न मेरो घर हामी सँगै निस्किनुपर्छ यहाँबाट टाढो छ नि त यहाँबाट हाम्रो एयरपोर्ट पनि ए हुन्छ हुन्छ अउनुहोस् तपाईँ हुन्छ तपाईँको सब एरेन्जमेन्ट म गरिदिन्छु ल हुन्छ आउनुहोस् हुन्छ थ्याङ्क यू